स्वयं आफू शिक्षक भएको नाताले साथै भाषाको विद्यार्थी भएको नाताले पनि पाठशालामा अथवा विद्यालयमा भाषा पढाइन्छ विशेष गरेर बाइलिङ्गुअल अथवा दुईवटा भाषामा हामी पाठ पढाउने गर्छौँ नेपाली भाषा अथवा साहित्य त्यससित सम्बन्धित व्याकरण अनि अङ्ग्रेजीमा पनि अङ्ग्रेजी साहित्य अनि त्यससित सम्बन्धित व्याकरण अथवा ग्रामर र यसरी पढाउने क्रममा विशेष प्राथमिक तहका नानीहरूलाई भाषा ज्ञान दिन अति नै महत्त्वपूर्ण छ र असल शिक्षक बन्नको निम्ति सर्वप्रथम शिक्षकमा हुनुपर्ने गुणहरू महत्त्वपूर्ण गुण जसमा शिक्षक पङ्चुअल अथवा समय सापेक्ष हुनुपऱ्यो शिक्षक जहिले पनि सकारात्मक हुनुपऱ्यो विद्यार्थीको भविष्य बनाउने जिम्मा लिएको हुनाले गर्दाखेरि प्रत्येक शिक्षक मानव संसाधन विकासको क्रममा अग्रसर हुनपऱ्यो जस विशेष गरेर शिक्षकले आफ्नो विद्यार्थीहरूलाई पढाउँदा शिक्षकलाई पाठको राम्रो जानकारी हुनपऱ्यो पाठलाई पहिलेबाट योजनावद्ध रूपमा शिक्षकले सजाएको हुन पर्छ जसले गर्दा विद्यार्थीहरूलाई पाठ पठन गर्न सहज हुनेछ अनि शिक्षकले पाठ योजना राम्ररी गरेको छ भनेदेखि विद्यार्थी नानीहरूलाई उक्त पाठ पढाउन अथवा बुझाउन सहज हुनेछ यसर्थ प्रत्येक शिक्षक असल शिक्षक हुनको निम्ति भाषा ज्ञान महत्त्वपूर्ण कुरा हो साहित्य ज्ञान महत्त्वपूर्ण कुरा हो